हजुर है अब यो विषयमा भन्नुपर्दा चाहिँ अब हाम्रो हाम्रो बङ्गालको मुख्यमन्त्रीले यो अब योजना चाहिँ एउटा दिनुभएको छ है कलाकारहरूको निम्ति जसमा चाहिँ अब अब राम्रै छ है अब धेरै कलाकारहरू अब यसमा भाग लिएको छ है अनि यसमा फेसिलिटिसहरू पनि दिएको छ उहाँले है मन्थली वन थाउजन गरेर दिनुभएको छ है अब यो यो यो यो अब यो योजना चाहिँ यो यो चाहिँ अब उयो चाहिँ धेरै राम्रो लाग्यो है अब मलाई हजुर म यति नै भन्नु चाहन्छु हजुर यसमा